अहिले ठिकै छु थाकिरहेको छु हौ तर हजुर ए आउनु पर्छ त हजुर हजुर नाचगान हुन्छ अरे अँ सम्बर्द्धनाहरू दिन्छ होला सायद है हजुर मैले तपाईँलाई त चिनिनँ चिन्नु त भन्नु हजुर ए हुन्छ हुन्छ भन्नुहोस् न अरू खबर के गर्नु के सुनाउनु हरे खबर खबर ठिकै छ हौ अहिले हजुर अब फाउन्डेसन डेमा अब आउनुपर्छ बात मार्नुपर्छ डान्सहरू हुन्छ नानीहरको सुन्नु पर्ला हेर्नु पर्ला है हेर्नु पर्ला अँ बेला बेला नाच्नु पर्छ नि रमाइलो गर्नु पऱ्यो हो त हुन्छ भइहाल्छ नि फाउन्डेसन डेमा त आउनु पऱ्यो नि नयाँ खबर के भन्नु आजको नयाँ खबर चाहिँ दिनभरि पानी आएर हो अब यस्तै हो नयाँ खबर चाहिँ दिनभरि पानी आएर मरौमा जानु पऱ्यो दुई ठाउँ गएर आएँ हत्तु भएर बसिरहेको छु हजुर हजुर

अरू त ठिकै छ

त्यही त बर्खा हो नि त अब यो भदौरे झरी त्यतिकै हो नि अब लामो बस्छ खै उयेसको म त छ छब्बिस तारिकसम्म पानी यसरी नै लगातार पर्छ भन्छ अँ त्यही त आउँछ होला नि अँ ए हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ बाई